आफ्नो बारेमा बताइदिनुहोस् न मेरो नाम हो लिली शर्मा सत्तरी बर्षको भएँ अनि म अहिले यहाँ कालचिनी बुबिनबारी आइरछु भदाभदैनी दाजुभाइ भाउजू बुहारी सबैजना छन् मेरो जन्मथलो यहीँ बुबिनबारी हो बुबिनबारी गार्डन कालचिनी गार्डनमा अनि मेरो अब भदाहरूको नाम शम्भु हो विष्णु भाइको नाम कुबेर ठुल्दाजुको नाम अब रामकृष्ण भाइहरूको नाम पनि मलाई त्यति थाहा छैन त्यहाँबाट निताहरू मेरो भदैनी बुहारीहरू ताराहरू यस्तैहरू भदैनी बुहारीहरू मसँग चाहिँ मेरो उहाँ बुबिनबारी हो हामी बुबिनबारीबाट अब अहिले बुबिनबारी जानु अनि त एकछिन जान्मथलो अब मेरो भदैले अहिले मलाई पुऱ्याइदिन्छ सबै बाबाहरू पनि बित्नुभयो आमा पनि बित्नुभयो दिदी दाजुभाइहरू पनि दिदीबहिनीहरू पनि कतिजना बितिसके हामी मात्रै छौँ अब कतिजना परिवार थियौँ दस एघारजना परिवार छौँ यति नै हो त्यहाँभन्दा अरू चाहिँ छैनन् अब ससुरालीपट्टि चाहिँ त्यही हो बुहारी छोरा नातानातिनी अब पति सासू ससुरा त छैनन्

पतिहरू छैनन् छोराबुहारीहरू छन् यस्तै अब दुःखसुख गरेर खाइँदैछ बुहारी दोकान चलाउँछे दोकान चलाउँछे बुहारी छोराहरू बाहिर गएर कमाउँदैछन् छोरीहरू सबै पढ्दैछन् पढिसकेपछि चाहिँ अब एउटा एउटा केही गरी खान्छन् होला बस्